औ सृजना मैले के अस्ति स्विटर किनेको थिएँ कि त्यो चाहिँ मैले किनेको पाँच छ दिन चाहिँ भयो तर मैले लाएँ यो अहिले पानी झरी छ पुरा होइन चिसो अब जाडोमा र त्यो लगाउँदाखेरि पनि पुरा तातो हुँदोरहेछ हो त्यसमा भुवा नि उठदैन रहेछ कस्तो राम्रो प्रडक्ट रहेछ यो चाहिँ एकदम राम्रो त्यो हुन्छ नि धागो एकदमै राम्रो रहेछ हो त्यो भैयाले मलाई दिएको तर त्यो चाहिँ अब किनेर मैले पैसा चाहिँ खेर गएन मेरो यति राम्रो रहेछ म तर तिमीले पनि किन्यौँ भने चाहिँ त्यहीँ गएर किन्नु ल कस्तो राम्रो रहेछ म पनि बनाउँछु कि त्यो अब त्यहाँको म आइडिया लिँदैछु त्यो अनुसारले म पनि बनाउँछु त्यो धागो लिएर त्यो डिजाइनहेरू पनि यति राम्रो रहेछ हो अन्त त्यो डिजाइन हेरेर चाहिँ म बनाएर तिमीलाई नै बेच्छु नि ल